हाम्रो चाहिँ सबैभन्दा महान् चाड चाहिँ दसैँ नै मनाउने गर्छौँ र दसैँमा चाहिँ प्रायः जस्तो हाम्रो टाडा टाडामा प्रदेशहरूमा बस्नु हुने अनि अहिले आफ्नो गाउँ घर छोडेर बाध्यता र परिस्थितिले टाडा टाडा हुनु भएका दाजुभाइ आफन्तजनहरू सबै भेटघाट हुने चाड चाहिँ बडा दसैँ हुनको कारणले गर्दाखेरि चाहिँ मलाई मन पर्ने चाड भनेको चाहिँ दसैँ नै हो किनभने त्यसमा चाहिँ कति मन दुःखो भएर दाजुभाइहरू आफन्तहरू नबोल्नेहरू पनि त्यो दिन चाहिँ टिका लगाउन आयो भने चाहिँ सबैलाई छुट हुन्छ कसै कसैले कसैलाई रिस हुँदैन त्यो चाहिँ हाम्रो नेपाली जातिको चाहिँ सबैभन्दा महान् चाड हो त्यसै कारण हामी चाहिँ मलाई चाहिँ दसैँ एकदम राम्रो लाग्छ र दसैँ गरी हाम्रो थुप्रै चाडहरू छन् जस्तै तिहार भयो तिहारमा आफ्नो हाम्रो चेलीहरूले लक्ष्मी पूजाको दिन भैलेनीहरू खेल्ने गर्छ र त्यो खुसीमा चाहिँ भोलि पल्ट देखिको चाहिँ हाम्रो भाइबहिनीहरू जस्तै छोरा मान्छेहरूले चाहिँ देउसुरे देउसे देउसे भैलो खेल्ने गर्छ र हाम्रो त्यही त्यस पछि चाहिँ तिहारमा चाहिँ जस्तै बहिनीले आफ्नो माइतीलाई भाइ टिकाको रित हुन्छ त्यसमा चाहिँ बहिनीहरूले चाहिँ चेलीहरूले चाहिँ भाइ टिकाहरू लगाइदिन्छ त्यसै कारण त्यो पनि एकदम खुसीको समय हुन्छ टाडा टाडामा भएको माइतीहरू चेलीहरूको भेटघाट हुन्छ र हाम्रो जस्तै विन्टरमा ठन्डा महिनामा आउने चाड मकरसङ्क्रान्ति जसमा चाहिँ हामी बिहानै छिटो उठेर मकर नुहाउने गर्छौँ मकर नुहाउने भने पछि चाहिँ हामी कुनै धारा कुवामा गएर बिहानै नुहाएर चाहिँ अनि जुन त्यो समयमा उत्पादन भएको सकरकन्दा सिमल तरुल घर तरुल विभिन्न प्रकारका तरुलहरू उसिनेर खाने गर्छौँ त्यो चाहिँ एकदम हाम्रो त्यो पनि हाम्रो राम्रो चाड हो हामी चाहिँ त्यसरी नै मनाउने गर्छौँ